म आज तिमीलाई किन फोन गरेको हो भने चाहिँ म अस्ति तिमीहरूसँग तिम्रो रेस्टुरेन्टमा गएको थिएँ फ्यामिली लिएर होइन अनि सबैसँग गएको थियो ए राम्रो पाउँछ त्यहाँनेरि खानाहरू पनि राम्रो पाउँछ सफा पनि हुन्छ पानीहरू पनि यस्तो राम्रो हुन्छ भनेर चाहिँ सोचेर गएको थियो तर अब त्यहाँ पुग्दाखेरि मैले यस्तो हेर्दा होइन त्यहाँ हेर्दाखेरि स्टाफहरू पनि राम्रो छ भनेर अब सोचेर सबैले त्यहाँ राम्रो हुन्छ भनेर मैले फ्यामिलीलाई लिएर गएको त सबै हाम्रो फ्यामिली नै लिएर गएको थियो तर त्यहाँनेरि सर्भ गरेको अन्त यस्तो अब त्यहाँ मैलाहरू देखेर होइन गन्दा देखेर मलाई दुःख पनि लाग्यो अन्त भन्नु पनि सकिनँ अब अरूहरूलाई मेरो सा फ्यामिलीलाई किनभने त्यहाँनेरि मैला देख्यो गन्दा देख्यो त्यहाँदेखिको त्यहाँको स्टाफहरूले पानीहरू राम्रो दिएन सर्भ गर्नु सकेन हो त्यही एउटै भन्छु अलिकति राम्रो स्टाफ राख्नु त्यो स्टाफहरूलाई सिकाउनु पानीहरू मान्छेहरू कस्टमर आए पछि कसरी सर्भ्ड गर्नु पर्छ भनेर सिकाउनु अलिक ट्रेनिङहरू दिनु होइन अलिक राम्रो गर्नु होस् अन्त के भने खानहरू पनि राम्ररी साफ टाफ अब बोल्नु पनि राम्रो बोल्नु तरिका जानेन तिनीहरूले त्यही भनेर अलिक बोल्नु पनि अब सिकाउनु अब कस्टमरसँग अब खाने होइन कस्टमरसँग कसरी बोल्नु पर्छ कसरी बोल्नु हुँदैन भनेर त्यसरी नै सिकाउनु होस् त्यस्तोहरू केही जानेन होइन मलाई दुःख पनि लाग्यो त्यही भनेर चाहिँ अहिले मैले तेतिखेर भन्नु नसकेर चाहिँ अहिले फोन गरेर तिमीलाई सुनाएको हो यसरी अब अलिक उयो गर्नु होस् मतलब सफा राख्नु खानापिनाको पनि ध्यान राख्नु त्यहाँनेरि अलिक जस जसले अब जे जे अर्डर गर्छ होइन त्यस्तोहरू सर्भ्ड गर्नुको लागि मान्छेहरूलाई अब सफा राख्नु प्लेटहरू सफा गरिदिनु ग्लासहरू सफा गरिदिनु होस् पानीको पानीको जगहरू जस्तो भयो बोतलहरू भयो त्यस्तोहरू चाहिँ अलिक सर्भ्ड गरिदिनु होस् सफा राखिदिनु होस् अन्त त्यहाँदेखिको त्यहाँ अलिक होटेलमा अलिक मैला रहेछ होइन त्यो रेस्टुरेन्टमा मैला रहेछ त्यस्तोहरू सफा डेली पुछ पोछा हान्नु बिहान बेलुका सफा स सबै पोछा हानिदिनु होला सफा गरिदिनु किनभने त्यस्तोहरू देख्यो त्यस्तोहरू सफा छ भने झिँगाहरू बस्दैन मान्छेहरू कस्टमर आउँछ आएर नखाईकन घुमेर जाँदैन घिनाउँदैन अनि खाएर अब आए पछि कस्टमरले यसो हेर्दा पनि सफा खाना राम्रो होस् नहोस् तर होटेल चाहिँ राम्रो हुनु पर्यो सफा हुनु पर्छ सफ्ट हुनु पर्यो होइन सफा सफा क्लियर हुनु पर्छ अन्त ए यो होटेल त सफा छ भनेर पनि कस्टमरहरू आउँछ होइन राम्रो अब सफा राखेर खानापिनाहरू दिनु राम्रो जान्नु पर्यो लेबरहरू त्यसरी राख्नु पर्छ मान्छेहरू यसो अब रेस्टुरेन्टमा आए पछि यता आउनु होस् बस्नु होस् के खानु हो कहाँ के खानु हुने भनेर सोध्नु होस् हो त्यस्तो सोध्ने गरेर यस्तो भन्नु होस् यो स्टाफलाई किनभने त्यहाँनेरि त केही छैन डिसिप्लिन नै छैन सफा भनेको छैन त्यस्तो पनि हुन्छ होटेलमा त्यस्तो नगर्नु होस् अब मैले तै आफ्नो भनेर चाहिँ भनेको अब तिमीलाई चिनाजाना छ पछाडि नेक्स्ट टाइम जाँदाखेरि चाहिँ मैले भन्नु नपरोस् देख्नु नपरोस् त्यस्तो भनेर चाहिँ मैले तिमीलाई भनेको अब त्यसमा दुःख मन नगर्नु मैले जस्ट भनिदिएको हो होइन किनभने मेरो फ्यामिली लिएर मैले ए मेरो उहाँनेरि चिनाजाना छ राम्रो पाउँछ खाना भनेर मैले लिएर गएको थियो अब त्यतिखेर त अब खोइ फर्स्ट फर्स्ट पस्दा त ठिकै थियो नेक्सट टाइम मेरो फ्यामिली लिएर जाँदा त एकदम गन्दा देख्यो होटेल गन्दा होइन गन्दा देख्यो सफा देखेन त्यही भनेर चाहिँ मैले भनेको अब खानाको पानी अब राम्रो छैन गन्दा बोतल राम्रो छैन बोतलहरू जगहरू राम्रो छैन भनेर चाहिँ मैले भनेको जगमा बोतलमा पानीहरू राख्यो भने पनि अलिक सफा गरेर बोतलहरू पानी राखिदिनु टेबल टेबलमा होइन अन्त त्यो यो के अरे त्यहाँ बस्ने अब कुर्सीहरू पनि सफा राख्नु टेबलहरू सफा राखिदिनु यतै चाउमिन झरेको उतै चाउमिन यस्तोहरू राम्रो हुँदैन यस्तो गन्दा हुँदैन मान्छेहरूले नराम्रो भन्छ हो त्यही भनेर कस्टमर घुमेर नजावोस् जसरी भए पनि राम्रोले सिकाउनु होस् त्यहाँ त्यहाँ अब अब नेक्स्ट टाइम जाँदाखेरि चाहिँ अब त्यस्तो नदेख्नु परोस् भनेर चाहिँ मैले तिमीलाई कल गरेको भाइ नरिसाऊ नरिसाउनु होला हुन्छ